पञ्चायतमा जाँ पञ्चायत अफिसमा जाँदाखेरि हामीले धेरै दुःख पाएको थियौँ धेरै लामो लाइनमा बसेर केही कागज बनाउनुपर्यो भने लाइनमा उभिएर घाममा बस्दा बस्दा गरेर भरे पुगे त्यहाँ पुगेपछि हुँदैन आज हुँदैन भोलि आउनु भन्छ फेरि भोलि गयो पर्सि आउनु भन्छ अन्त साह्रो पर्छ हामीलाई पुरा पञ्चायत अफिसमा जाँदा काम बनिँदैन भरे काम गरेको पैसाहरू पनि पाउँदैन एक सौ दिने काम त हामीले पाउँदै पाउँदैन खै के